प्रेस स्वतन्त्रबारे चाहिँ मेरो सोचाइ चाहिँ त्यति राम्रो छैन किनभने मलाई चाहिँ लाग्छ न्युजमा जे जे देखाउँछ समचारमा त्यो सबै नै साँचो हुन्छ भन्ने छैन कतिवटा समाचार झुटो पनि हुन्छ या त्यसलाई नै अर्कै प्रकारले पनि उनीहरूले देखाउन सक्छ जस्तै यहाँ अब अर्कै कुरो भइरहेको हुन्छ तर समाचारमा देखाउँदा त्यसलाई अपोजिट प्रकारले नै देखाइ दिन्छ त्यही समाचारलाई पनि त्यही कारणले समाचारमा चाहिँ मलाई त्यति विश्वास लाग्दैन